पोलियोको लागि हामी के गर्छौँ भने अब नजिकै हेल्थ सेन्टरहरू छ आशाको दिदीहरू हुनुहुन्छ उहाँहरूसँग सल्लाह लिन्छौँ आएर घर घर आएर सल्लाह दिनुहुन्छ अनि टाइममा इन्जेक्सहरू लाउनु इन्जेक्सनहरू लाउँँछौँ दबाईहरू खुवाउँछौँ अब खाने कुरामा पनि याद गर्छौँ अब झोल कुराहरू बनाएर खुवाउँछौँ साग सब्जी अब जस्तै हाम्रो गाउँ बस्तीमा फलेको मुन्टा मुन्टी भयो इस्कुस फर्सीहरूको सबै कुरा मिलाएर सुपहरू खुवाउछौँ दबाई टाइम टेबल खुवाउछौँ अब जब हामी नानी अब हाम हाम्रो गर्भमा आउँछ त्यति बेला हामी हेल्थ सेन्टर जान्छौँ चेकअप गराउछौँ पोलियो नहुनको लागि अनि उहाँ दिदीहरूले हामीलाई सम्झाउनुहुन्छ इन्जेक्सन दिनुहुन्छ दबाई पानी दिनुहुन्छ भिटामिन दबाईहरू दिनुहुन्छ हामी त त्यसरी नै रोकथाम गर्छौँ गाउँ घरमा त्यस्तै छ अहिले